मैले पहिला सङ्कलन गरेको टिकट चाहिँ अब हामीले अब कलेज पढिन्थ्यो थियो त्यति बेला टिकट टालेर चाहिँ चिठीको आदान प्रदान गरिन्थ्यो त्यति बेला यो फोनको जमाना थिएन हामीले टिकट टिकट किनेर टिकट चाहिँ लाई चाहिँ चिठी टालेर टिकटको व्यवहार गरिएको थियो त्यति बेला त्यसैले गर्दा हामीलाई टिकट मुल्यवान था छ टिकटको भेल्यु टिकट किन्न गाको टिकट नपाएको पाँच रुपियाँको टिकट टाल्दा मात्रै त्यो चिठी जाने गर्थ्यो दुई रुपियाँको टिकट थियो अनि मात्रै त्यो लिफामा टालेर टिकट जाने गरिन्थ्यो ढुङ्गाहरू चाहिँ हामीले अहिलेसम्म यो व्यवहार गरिन सिक्का भनेको त अब जुन चाहिँ हामीले आठआना चारआना देख्यौँ दस पैसा पाँच पैसा थियो त्यो पनि हाम्रो लागि भेल्युवेबलै थियो किनकि हामी स्कुल पढ्दाखेरि चाराआना चकलेटहरू किनेर खाइन्थ्यो त्यसले गर्दा त्यो मुल्यवानै छ